हामी प्रेसर कुकरको पनि प्रयोग गर्छौँ र खुल्ला भाँडामा पकाएको खाना पनि खान्छौँ प्रेसर कुकरमा पकाएको खाना चाहिँ अब एकदमै छिटो पाक्छ होइन अनि त्यहाँदेखि छिटो पाकेर छिटोछिटो खान सकिन्छ अनि गलक्क पनि हुन्छ जस्तै पुरानो चामल खाए पनि जस्तै साह्रो खालको चामल भए पनि प्रेसर कुकरमा चाहिँ छिट्टै पाकेर खानसकिने चाहिँ त्यसको एउटा उपयोगिता छ अनि यसरी प्रेसर कुकर र खुल्ला भाँडामा खाना पकाउँदाखेरि तयारी र स्वादमा कस्तो भिन्नता हुन्छ भन्नुपर्दाखेरि प्रेसर कुकरमा पकाएको भात चाहिँ स्वादमा सबै जस्तो पनि चामल होस् लगभग एकै खालको स्वाद आउने हुन्छ प्रेसर कुकरमा किनकि पकाउने तरिका त्यही हो चामल धोएर हालिदियो अनि बिर्को लगाइदियो एक दुई सिटीमा निकालिदियो अनि त्यसो हुँदा पकाउने तरिका चाहिँ सजिलो प्रेसर कुकरमा चाहिँ अनि खुल्ला भाँडामा चाहिँ हेरेको हेरेकै गर्नुपर्छ अलिकति समस्या हुन्छ अलिकति मिहिनेत गर्नुपर्ने हुन्छ खुल्ला भाँडामा पकाउँदाखेरि हेरिरहनु पर्छ उम्लिएर माड पोखिन्छ कि भन्ने पनि हुन्छ तर खुल्ला भाँडामा पकाएको खाना चाहिँ प्रेसर कुकरको भन्दा मिठो हुन्छ खुल्ला भाँडामा पकाएको भात प्रेसर कुकरको भन्दा मिठो हुन्छ त्यसमा भिन्दै स्वाद हुन्छ छुट्टै मजा हुन्छ खुल्ला भाँडामा चाहिँ पुरानो चामलहरू पाक्नलाई धेरै समय लाग्छ नयाँ चामलहरू ठिकै टाइममै पाक्छ अनि त्यसो हुँदाखेरि त्यो स्वाद चाहिँ प्रेसर कुकरको भन्दा खुल्ला भाँडामा पकाएको खानाको मिठो हुन्छ अनि तयारी चाहिँ अब प्रेसर कुकरमै सजिलो हुन्छ भनौँ किनभने प्रेसर कुकरमा ठ्याप्प बिर्को लगाएर बसाइदिँदा हेरिरहनु परेन भाँडामा उम्लिएर माड पोखिन्छ कि कतिजनाको माड तारेर खाने बानी हुन्छ अनि माड तारेर खाने गर्ने हो कि माड तारेर खाँदा पनि हुन्छ भाँडामा चाहिँ तर प्रेसर कुकरमा चाहिँ माड तारेर खान्छु भन्ने पुरा गर्न सकिँदैन